मलाई मोहित पार्ने अन्य धर्म चाहिँ क्रिस्ट्यानिटी हो अनि त्यो क्रिस्ट्यानिटीबाट चाहिँ युनिटी भन्ने कुरा सिकेको छु अनि यसमा पच्चिस डिसेम्बर चाहिँ सेलिर्बेसन गर्छ